ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा खेलको अन्तर के छ भनेदेखि सहरी क्षेत्रमा खेलकुद गर्नका लागि ग्राउन्डहरू जस्तै मैदानहरू मेन्टेनेन गरिएको हुन्छ ठुल्ठुला हेर्ने घरहरू जस्तै स्टेडियम भनिन्छ इङ्लिसमा र त्यहाँ धेरै बनिएको हुन्छ र ग्रामीण क्षेत्रमा त्यस्तो हुँदैन ग्रामीण क्षेत्रमा ग्राउन्डमा कुनै पनि कुरोको असुविधा हुँदैन र सहरी क्षेत्रमा धेरै सुविधा हुन्छ बस्ने हेर्ने खेलकुद गर्दाखेरि फुटबल जस्तै खेल हुँदाखेरि क्रिकेट हुँदाखेरि बस्ने जग्गा र त्यहाँ धेरै राम्रा राम्रा ठाउँहरू बनाएका हुन्छ र स ग्रामीण क्षेत्रमा र ग्रामीण क्षेत्रको खेल मैदानहरू त्यस्तो खालको बनिएको हुँदैन र मानिसहरू खेलहरू खेलकुद फुटबल क्रिकेट अरू अरू खेलहरू हेर्नका लागि कम्ती मात्रामा हुन्छन् अस असुविधा भएको हुनाले कम्ती भएको हुन्छ र सहरी क्षेत्रमा त्यहाँनिर ग्राउन्डहरू मेन्टेन अथवा मेन्टेनेन धेरै राम्रा राम्रा हेर्ने जग्गा बनाएको हुनाले गर्दाखेरि त्यहाँ धेरै मानिसहरू जाने गर्छन् र हेर्ने गर्छन् ग्रामीण क्षेत्रमा त्यस्तो हुँदैन र यसरी ग्रामीण क्षेत्र र सहरी क्षेत्रको भिन्नता तपाईँहरूलाई मैले बताइदिएँ